ए तपाईँ नि देवा बिश्वकर्म हो ए हजुर त्यो तपाईँले वेडिङको यसो सुटहरू फोटोहरू खिच्नुहुन्छ भनेको सुनेको थिएँ ए हजुर होइन त्यो मेरो पनि दिदीको बिहा आउँदैछ अन्त त्यसको लागि चाहिँ अब प्रिवेडिङ सुट गर्ने एउटा उयो गरेको थियो कि यहाँ घरबाट अन्त त्यसकै विषयमा तपाईँलाई सोध्नु कल गरेको थिएँ अहिले फ्री हुनुहुन्छ होला तपाईँ ए

हजुर ए ए हजुर हजुर हजुर कुन चाहिँ दिन भन्दा चाहिँ अब यही अब भन्दा पनि अब अर्को बुधवारतिर हुन्छ होला

ए हजुर होइन सुन्नुहोस् न हजुर ए त्यही त अब यो सबै कुरै सोधौँ भनेर गरेको तपाईँलाई कि त यो केही क्षणको लागि चाहिँ कुन चाहिँ जग्गा ठिक हुन्छ होला अब यस्तो सुटको लागि होइन त्यसकै अब तपाईँलाई केही अलिक जानकारी छ यसो बताइदिनुहोस् न ए हजुर ए हजुर ए हजुर तिस हजार फिक्स प्राइस हो नि है ए अलिकति मिल्ने थिएन होला ए हजुर त्यही त लोकेसन चाहिँ अलिक हामीलाई अलिक त्यो उयो भएन कि हामीले अलिक सकिनौँ त्यो उयो गर्नु छान्नु सकिन यसो तपाईँ केही सजेस्ट गरिदिनुहोस् न ए हजुर ए हजुर ए हजुर हुन्छ त्यसो भए सर म तपाईँलाई गर्छु नि है हुन्छ म गर्छु कि तर नेक्स्ट वेडन्सडे चाहिँ खाली नै हुनुहुन्छ है त्यतिन्जेल चाहिँ गर्नै भनेको कि हुन्छ म तपाईँलाई कन्फर्म गरेर गर्छु नि ल यहाँ घरमा कन्फर्म गर्नुपऱ्यो हो हुन्छ हुन्छ